जानुपर्ने ठाउँ चाहिँ मलाई मनपरेको जग्गा चाहिँ मलाई नेपाल हो नेपाल चाहिँ अब म एकदमै जान मन पर्थ्यो हो तर म तर म गयो भने चाहिँ म घुम्न त्यहाँको जग्गा र त्यहाँको सबै त्यहाँ दर्शनहरू पनि भगवानको दर्शन पनि गर्न पाइन्थ्यो घुम्ने जग्गाहरू पनि दामी थियो रमाइलो नेपालीहरू पनि भेटिन्थ्यो त्यहाँ हो भन्दा पनि मेरो अब एकजना पहिला छुट्टिएको एकजना साथी थियो हो साथी चाहिँ अब उतै नेपालै जानु भएको थियो हो उ साथीलाई पनि भेट्छु कि भन्ने आशामा गएको थिएँ हो जान मन थियो अनि त्यहाँ पनि जान धेरै रमाइलो लाग्यो लाग्यो हो अनि त्यहाँको जग्गाहरू घुम्नको लागि सबै स्वच्छ र एकदम खुसीको जग्गा मन पनि एकदम रिफ्रेस हुने हो घुम्न पनि मज्जा आउने त्यही जग्गा अब एकदमै मनपरेको थियो मलाई हो तर अब गा